आज हाम्रो भारतमा धेरै पर्यावरणहरूलाई के भन्छ सामना गरिरहेको छ हाम्रो भारतवासीहरूले हो किनभने कसरी भने चाहिँ अब यो ग्लोबल वार्मिङहरू यति बेसी बढेर जाँदैछ हो अब यही साल नै हेर्नुहोस् तपाईँहरूले यति डरलाग्दो गरम थियो यति बेसी गरमले गर्दा मान्छेहरू मरिरहेको छ खाने पानी छैन नदीमा पानीहरू सुकिरहेको छ एकदमै गरमहरूले गर्दा चरा चुरूङ्गीहरू मरिरहेको छ रुख पात आफै झरेर जाँदै छ होइन यो ग्लोबल वार्मिङ बेसी बढेको कारणले चाहिँ यस्तो बेसी भइरहेको छ नचाहिँदो रोगहरू आइरहेको छ सबै गाई गोरु बस्तुहरूलाई नचाहिँदो रोगहरू आइरहेको छ यो सबै गरमले गरमकै कारणले गर्दा हो अनि तपाईँको यहाँ नदी समुन्द्रहरूतिर चाहिँ एकदमै पानी बढेर त्यो नचाहिँदो पाराले बढेर आइरहेको छ तर त्यो चाहिँ एकदमै नचाहिँदो हो अनि चाहिने चाहिने पानीहरू चाहिँ एकदमै सुकेर खाने मान्छेलाई एउटा खाने पानी छैन अलिकति खाने पानी पनि छैन त्यो सबै चाहिँ ग्लोबल वार्मिङले गर्दा चाहिँ यस्तो बेसी भइरहेको छ